म चाहिँ पहिला लुगाहरू निकाल्छु मैला लुगाहरू अन्त त्यो सबै लुगाहरू जम्मा गरिसकेर पहिला बाल्टीमा पानी हालेर त्यसमा त्यो माथि सर्फ हालेर घोल्छु पहिला पानी र सर्फलाई अन्त त्यो माथिबाट मैला लुगाहरू हाल्छु अन्त बिस मिनट आधी घण्टा जस्तो लुगा भिजाउँछु अन्त त्यहाँ पछि धुनु थाल्छु बिस्तारै एक एकवटा गर्दै अन्त धोइसकेर तारमा सुकाउँछु कोही बेला घाम लाग्छ घाम लागेको बेलामा छिटो सुक्छ नभए घाम लागेन भने एक दुई दिन पनि लाग्छ लुगा सुक्नु त्यसको लागि अब तारमा सुकाउँछु अन्त त्यो लुगा सुकिसके पछि उठाउँछु उठाएर पट्याएर राख्छु हो त्यसमा राख्छु अनि त्यो लुगाहरू चाहिँ म अब यता उता जाँदा आवश्यक्ता पर्दा लगाएको लुगा मैला हुँदाखेरि युज गर्छु लगाउँछु अनि हाम्रो यता पानी पनि प्रशस्तै आउँदैन टाइम टाइममा आउँछ हामी लिमिटमा चलाउँछौँ पानी पनि किनभने म मात्रै होइन घरको सबै फ्यामिलिले नै चलाउनु पर्छ त्यो भएर एक लिमिटमा चलाउछौँ पानी हामी टोयलेटमा चाहियो खानु चाहियो अन्त यता भाँडा कुँडा धुनुदेखि लिएर सबैको लागि हामीले पानी पुर्याउनु पर्छ त्यही भएर पानी चाहिँ अब लिमिटमै चलाउछौँ हामी